हेलो लाइफलाइन अटोबाट बोल्नुभएको मलाई सिलगडी जानु छ कि मेरो दिदीको तबियत अलिक ठिक छैन है उहाँको लागि म जाँदैछु बिमारीको लागि होइन त्यसले गर्दा म अब अहिले नै तपाईँलाई कुनै उयो गर्न सक्दिनँ र आएर मात्र तपाईँको भाडा साडा मिलाउँछु है ल